अब मेरो घरवरिपरि त फुलको बिरुवाहरू छ अब त्यसलाई ऊ यो गर्नुपर्छ कटिङहरू गरेर सार्नुपर्यो भने सार्नुपर्छ त्यहाँबाट फुलाउनुपर्छ फेरि त्यसलाई फेरि अर्को ठाउँ कटिङ गरेर सार्यो भनेमा चाहिँ घरहरू पनि राम्रो देख्छ फुलले कति फुल बिरुवाहरू छर्नुपर्छ त्यहीबाट फेरि राम्रो हुन्छ घरहरू रमदम राम्रो देख्छ फुलहरू वरिपरि रोपेको छ भने फुल बिरुवाहरूले राम्रो देख्छ कटिङ गरेर भए पनि रोपेर भए पनि वरिपरि रोपेर राम्रो गर्नुपर्छ घरहरू पनि राम्रो देख्छ मजाले भयो भने बेच्नु पनि पर्छ बेच्नु पनि हुने भनेर घरवरिपरि बिरुवाहरू लगाएर फुलहरू मजाले रोपेको छु त्यही भएर बेच्नु पनि पर्छ होला भनेर बिक्री भयो भने बेच्नु पनि पर्छ फुल बिरुवाहरू मेरो घरहरू नि राम्रो देख्छ म अहिले फुलहरू रोपेको देखेर मान्छेहरू पनि खुसी हुन्छ कहाँबाट ल्याएर रोप्नुभयो भनेर पनि सोध्नु पनि हुन्छ